भाइ मलाई नि खाना चाहिएको छ हो तपाईँलाई त थाहै छ है मेरो निरामिष म खान्छु खाना अन्त तपाईँको रेस्टुरेन्टबाट चाहिँ साह्रै राम्रो लाग्छ खाना खानु होइन त्यही कारण हामी यसरी अर्डर गरी बस्तछु तपाईँको रेस्टुरेन्टमा अन्त राम्रो ताजा एकदम है सफा अँ चाहिँ हामीलाई यहाँनेर घरमा पठाइदिनुहोस् न हाम्रो हसबेन्ड वाइफलाई पठाइदिनुहोस् अलिक बिमारी भएको कारणले गर्दाखेरि चाहिँ हामी आज नबनाउनु सकेको घरमा अन्त तपाईँलाई नै मगाइराखेको छ अहिले हामीले कृपया हामीलाई पठाइदिनुहोस् न यो खाना राम्रोसँगले ल तपाईँहरूको होटलको पनि एकदम है चर्चा सुनेको थिएँ राम्रो लाग्छ मलाई त्यही कारण मलाई यो खानालाई चाहिँ एकदम पठाइदिनु भएकोमा एकदम ऊ यो हुनेछ कृतज्ञता हुनेछ है तपाईँसँग एकदम म खुसी हुनेछु यति बेला चाहिँ मलाई तुरन्त पठाइदिनुहोस् न ल खाना हुन्छ धन्यवाद